हेलो हजुर हो त ए हजुर मन्थली ब्याङ्कमा पैसा जस्तो तपाईँले डिपोजिट गर्नुभएको सेभिङ्स भन्नुभएको तपाईँले ए तपाईँले त्यसको लागि चाहिँ तपाईँले ब्याङ्क आउनुपर्छ तपाईँको ब्रान्च तपाईँको ब्रान्च चाहिँ कहाँनिर हो ए कालिम्पोङमै ए हजुर तपाईँ बिहान दस बजीतिर आउनुहोस् हो ब्याङ्क अन्त आ ब्याङ्क कति बजी भन्दाखेरि तपाईँको एक बजी चाहिँ लन्च ब्रेक हुन्छ त्यसको बादमा चाहिँ अब इफ त्यहाँनिर मान्छेहरू आउनु आउँदै हुँदैछ कि त आउनु छैन भने चाहिँ प्रायः इम्प्लोइजहरू जानुहुन्छ फर्किनुहुन्छ हो किनभने अहिले पानीहरू पर्दैछ अनि खेरि लाइटहरू पनि हुँदैन हो अनि तपाईँ छु हजुर दस बजीदेखि एक बजीसम्म आउनुहोस् न तपाईँ त्यहाँदेखि उता चाहिँ फिक्स छैन हजुर

तपाईँको आधारकार्ड तपाईँको पासबुक अन्त तपाईँको त्यस्तै प्यानकार्डहरू छ भने ल्याउनुहोस् नि हजुर तपाईँले त्यहाँनिर एउटा टाइम सेट गर्नुपर्छ इफ तपाईँले सेभिङ्सको लागि हो भने चाहिँ तपाईँले यति यति वर्षको लागि मैले सेभ गरेको छु भनेर भन्दा हुन्छ हो अनि तपाईँले त्यहाँनिर चाहिँ एउटा अमाउन्ट अफ टाइम दिएको हुन्छ हो तपाईँलाई कि यतिभित्रमा सम्म चाहिँ म सेभ गर्नेछु भनेर अनि त्यसको बादमा चाहिँ निकाल्दा हुन्छ जहिले चाहिँ निकाल्नु पर्ने सेभिङ्स त त्यही कारण हो सेभिङ्स चाहिँ तपाईँले अब राखेको जस्तो कन्तुरमा पैसा त्यस्तै हजुर पर्छ आधार कार्डहरू पर्छ तपाईँको ब्याङ्क डिटेल्सहरू पर्छ हजुर हजुर पासफोटो हजुर हजुर पासफोटो दुइटा ल्याउनुहोस् न

भोलि स्याटरडे हजुर हजुर खुल्लै हुन्छ हजुर हजुर म यहीँ हुनु हुन्छु कि तर मेरो यो नम्बरमा मे बी लाग्नु सक्छ लाग्नु सक्दैन कि म तपाईँलाई अर्को नम्बर छोडदिन्छु नि हजुर ए हुन्छ हुन्छ हुन्छ म त म तपाईँलाई लिङ्क पठाइदिन्छु कि त्यो लिङ्कमा हाम्रो ब्याङ्कको डल्लै डिटेल्स् हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ त्यसो भए हजुर आउनुहोस् न तपाईँ भोलि भोलि कुरा गरौँ न हुन्छ हुन्छ